हेलो हेलो टपिक थियो अँ ए अँ कता जाने ए अँ साथीहरू जाने त भन्दैथियो कता जाने प्लान बनियो अँ हुन्छ त नि तर खालि क्याम्पिङ्गतिर जाने हुन्छ त अनि गयो भने अँ भन्छु नि तिनीहरू पनि जान्छु भन्दै थियो साथीहरू पनि छ छ सौ उठाउँदा हुन्छ होइन ठिक्कै गाडी भाडा त्यहाँदेखिको सामानहरू पनि किन्नुपऱ्यो अँ ल ल म एक खेप भनिहेर्छु नि हजार हजार त दिँदैन होला अँ खोई कुन्नि त अब साथीहरूले हजार हजार त दिँदैन होला अँ अँ ल ल म एक खेप भनिहेर्छु नि खोई मैले चिनेको त छैन प्रायः जस्तो तिमीले चिनेको छ भने कोही हेर न अनि

अँ सोधेर भन न कति पर्छ अँ भेजिटेरियन छैन कोही पनि अँ अँ छैन छैन

रम्फूमा चाहिँ मासु अनि अलकोहलहरू त होला ओके अँ अँ अँ अँ हुन्छ त अनि म भन्छु नि साथीहरूलाई ए होस सल्लाह गरौँ भनेर ए अँ अँ एकछिन त आगै बेटर होइन त्यहाँनिर उयो पनि गर्नुहुन्छ मिन्स आगो पनि ताप्नुहुन्छ बेलुका अँ ल ल ल भयो भयो भयो भयो भयो अँ अँ

ल ल